सुनिता दिदी बोल्नु भएको त्यही त पिकनिक जाने सल्लाह गर्दै थियौँ कि तपाईँ पनि जानु हुन्छ ए तपाईँहरू चाहिँ को को जानु हुन्छ ए हजुर त्यही त लेस खोला जानु भनेको कि दस पन्ध्रजना त भयौँ हामी हो बिसजनादेखि त नजाने भनेको अन्त एकजनाको चाहिँ फाइभ हन्ड्रेड गरेर उठाएको छ कि जाने हो भने चाहिँ भन्नु होस् न पाँच सय गरेर एकजनाको पाँच सय नानीहरूको चाहिँ टु हन्ड्रेड दुई सय रुप्पे गरेर दुई सय गरेर नानीहरू पनि थुप्रै छ नि त कि अन्त अब कहिले शनिवार आइतवार जाने भनेको अन्त मैले अन्त आँचललाई अनिसालाई पनि भनेको छु उनीहरूलाई पनि सोध्नु पर्छ हो अन्त हाम्रो माथि दिदी जानु हुन्छ अन्त यहाँनेर के अरे म आयाम अनिसा थुप्रै जान्छौँ पैसा मिले पछि त अरू सामानहरू त लानु पर्दैन चामलहरू केही पनि बोक्नु पर्दैन आफूले खाने प्लेट बोक्नु पर्यो ग्लास हो बटुका अन्त भाँडाहरू चाहिँ सबले एक एकवटा भाँडाहरू बोक्नु पर्यो किनभने मेरोमा दुइवटा मात्र एउटा डेक्ची र कराही छ अन्त पन्युहरू डाडुहरू छुरी चाहिने चिजहरू चाहिँ बोक्नु पर्यो चटाईहरू भयो त्यस्तो चिजहरू चाहिँ बोक्नु पर्यो बोक्नु पर्यो अन्त बिहान चाहिँ छिटो गरेर आठ बजी चाहिँ सबजना यहाँ भेला भएर चाहिँ एक चोटि निस्कनु पर्छ किनभने यहाँबाट जाँदाखेरि अलग अलग हुन्छ त भाँडाहरू चाहिँ रिक्सामा पठाउनु पर्छ हो अन्त उहाँ गए पछि चाहिँ रिक्सामा सामान लान्छ हामी चाहिँ टोटोमा जानु पर्छ अनि माथिबाट हिँडेर जानु पर्छ त्यहाँ माथि आर्मी क्याम्पसम्म चाहिँ टोटोमा जाऊँ ए दाउरा चाहिँ घर घरबाट उठाएर लानु पर्छ नि ल

तपाईँहरूकोमा छ दाउरा तपाईँहरूकोमा दाउरा छ ए ल हाम्रोमा छैन कि हाम्रो पनि बोकिदिनु हाम्रो लागि पनि अरू चाहिँ होइन अझ भयो भने लानु पर्छ बेसी चाहिँ होइन बिसदेखि पच्चिसजना भित्रमा कि अन्त त्यति भित्रमा चाहिँ खोज्नु नि को को जान्छ तपाईँसँग त्यो पनि भन्नु नि ल